तस्बिर खिच्नका लागि म प्रायः जाने गरेको ज ठाउँ चाहिँ हाम्रो यहाँनेरि वरिपरि भएको सानो सानो ठाउँ पार्कहरूतिर जान्छु अनि हाम्रो यहाँनेरि बङ्गाल सफारी छ जो चाहिँ जु हो त्यहाँ चाहिँ थरी थरीको जनावरहरू देख्न पाइन्छ अनि त्यहाँ त्यसमा त्यहाँनेर गएर म जनावरहरूलाई हेरेर जनावरहरूको फोटोहरू तस्बिरहरू खिच्ने गर् गर्छु खिच्नका लागि जान्छु अनि यहाँनेरि हाम्रो वरिपरि भयो जलपाइगुडी डिस्ट्रिकतिर फाप्रीतिर चिया चिया बगानहरूको फोटो तस्बिरहरू खिच्दछु अनि कोही बेला म गोरुबथान साइड बाग्राकोटहरूतिर जान्छु जहाँ चाहिँ त्यहाँनेरि नानीहरूको लागि साना साना नानीहरूको लागि खेल्नको लागि चाहिँ पार्क बनाइएको छ जसमा चाहिँ नानीहरू पुरा राम्रोसँगले खेल्नु सक्ने त्यो एउटा पार्क बनाएको छ त्यहाँनेर चाहिँ त्यता जान्छु अनि हाम्रो वरिपरि जलपाइगुडी डिस्ट्रिक छोडेर चाहिँ वरिपरिका डिस्ट्रिकहरूतिर जाने गरेको छु जसमा चाहिँ मलाई एकदम मन पर्ने ठाउँ चाहिँ कर्सियङ हो कर्सियङको त्यो कर्सियङको साना साना बाटोहरूमा त्यो टोय ट्रेन जुन चाहिँ दार्जिलिङको रेल कुद्छ त्योहरू त्यसको क्या फोटोहरूको माध्यमबाट क्याप्चर गर्ने गरेको छु अनि जहाँ चाहिँ अब हाम्रो यो जलपाइगुडी क्षेत्रमा चिया कमान छ अब ज चियाको बुट्टाहरू छन् र पनि जुन चाहिँ त्यो हिल्सको त्यो कर्सियङ दार्जिलिङ मिरिकतिर जुन चाहिँ चियाको बगैँचाहरू छ त्यो चाहिँ खुब मन पर्छ मलाई एकदम हरि हरियाली त्यो वातावरण साह्रो राम्रो लाग्छ हामी यहाँ प्लेनसाइडमा जन्मेको भएर ज जलपाइगुडीमा बस्ने भएर चाहिँ त्यो त्यही यहाँनेर भएको चिजबिज पनि अब अरू डिस्ट्रिक्टतिर जाँदाखेरि त्यहाँको अलग्ग महत्त्व हुन्छ अलग्ग मन पर्छ महसुस अलग्ग गर्ने गरेको हुन्छ अनि त्यही भएर म वरिपरि दार्जिलिङ कालिम्पोङ हाम्रो वरिपरि छेउछाउको डिस्ट्रिकतिर जाने गरेको छु सिक्किम ग्यान् गान्तोकहरूतिर जान्छु जहाँ त्यो चारधामहरू छ त्यतातिर पनि गएर भगवान्हरूको तस्बिरहरू खिच्ने गरेको छु चारधाम नाम जो चाहिँ नाम्चीमा छ अनि साङड्रुप्चे भयो अनि जाने गरेको छु मलाई एकदम फोटो तस्बिर खिच्न चाहिँ पुरा मन पर्छ